हलो

ए माछा छ कुन कुन छ होला है कसरी कसरी केजी छ हो पङ्कज अँ म पङ्कज लैजाऊँ भनेको हड्डी नभएको मलाई दुई केजी राखिदिनु न सबै लान्छु तौलेर राखिदिनु म मान्छे पठाउँदै छु नि काटेर राखिदिनु नि काटेर सबै राखिदिनु नि हजुर हुन्छ हुन्छ

म मान्छे पठाउँदै छु

पैसा पठाऊ पैसा नि पठाउँदै छु हजुर हजुर हुन्छ हुन्छ राम्रो पठाइदिनु है म अर्को पालि नि भन्छु राम्रो आयो भने चाहिँ हजुर हुन्छ हुन्छ हजुर हुन्छ

हुन्छ